हेलो हजुर भन्नु होस्

ए गुड आफ्टरनुन मिस भन्नु होस् न ए हजुर नानीहरूलाई भोलि त बोलाइराखेको छु त्यो प्र्याक्टिसको लागि हो चार पाँचवटा त्यो डान्सको आइटमहरू बनाएको छ अन्त गीतहरू तिनजना जस्तोले चाहिँ कतिवटा गीत गाउने अहिले वा कुरा भइरहेको छ तर अझ धेरैजना आएर प्रोग्रामको लिस्टमा चाहिँ हाल्छु अझ बेसी गर्छु त भन्दैछ हो तर मैले पनि अब समय हिसाबले नै मिलाउँदैछु कस कसलाई कसरी हाल्नु पर्ने भनेर डान्स प्र्याक्टिसहरू चाहिँ गर्दैछ दुइवटा तिनवटा नेपाली डान्सहरू छ अब अरूहरू पनि आएर मलाई सोध्दै चाहिँ छन् तर थाहा छैन मलाई उनीहरूले उनीहरूलाई गराउन सकिन्छ कि सकिँदैन

ए हजुर ए हजुर हजुर थर्मोकलहरू ए हुन्छ हुन्छ त्यो थर्मोकल काट्नहेरू चाहिँ मैले स्टुडेन्टहरूलाई भनिरहेको छु कि त्यो थर्मोकलहरू काटेर त्यो रिपब्लिक डेहरू त सायद लेख्नु पर्छ होला त्यसको लागि अलिक टाइम लाग्छ त्यही भएर अरू धेरैजनालाई भनिराख्छु अन्त उनीहरू पनि छुट्टीको दिन भए पनि आइदिन्छ भनेर चाहिँ अब मलाई उनीहरूले भनिरहनु भएको छ खोइ तर थाहा छैन अब नानीहरूको के कसो हो तर अब कतिजनालाई राखेर भए पनि गर्न पर्छ त्यो कामहरू चाहिँ हजुर हजुर हजुर हजुर हजुर हजुर त्यस्तो गर्दा सायद राम्रो होला देख्नु राम्रो देखिहाल्छ हो हजुर हजुर हामी डान्स अब् अलको उयोहरूमा चाहिँ हामीले मिलाउनु पर्ने मिलाई सकेको छ प्र्याक्टिस पनि आधा उधा छिटै भइसक्यो अब बस त्यो अलिक सब अब सबजनाले एक ताल हेरेर त्यसलाई गर्नु भनेर भन्यो भने सायद उनीहरू अगाडि बढिहाल्छ हो अझ अरू उनीहरूको समय यदि अलिक बाँच्यो भने अरूहरूलाई पनि हाल्ने अरू प्रोग्राम पनि हाल्ने कुरा भइरहेको छ ए हुन्छ हुन्छ हुन्छ हजुर हजुर हजुर त्यो त भइहाल्छ हजुर ए हुन्छ हुन्छ हुन्छ हवस् धन्यवाद